यहाँ हाम्रो वेस्ट बङ्गालमा हाम्रो धेरै अब होइन हाम्रो पहिलैदिखि ट्रेडिसनल खानाहरू चल्ने भनेको हाम्रो जस्तो कि माछा भात होइन मासु इत्यादि छ अनि हाम्रो बात गरौँ भने हाम्रो नेपाली जाति होइन हाम्रो जस्तो नेपालीमा खानाहरू बनिन्छ सेलरोटी बनिन्छ खिर होइन अनि छ यस्तो हाम्रो धेरै इत्यादि खानाहरू बनिन्छ हाम्रो अनि हाम्रो उयसमा जति पनि हाम्रो अब हाम्रो होइन हाम्री मि अब बाबू घरबाट हामी जस्तो बाहिर जान्छ भने अब वेस्ट बङ्गालभित्र अब हाम्रो जस्तो ओद्लाबारी सिलगढी होइन हाम्रोबाट त्यहाँ हाम्रो हाम्रो ट्रेडिसनल खानाहरू पाउने गर्ने गर्छ अनि हाम्रो यता हाम्रो यता फेरि भएन हाम्रो लिक